हाम्रो कालिम्पोङमा चाहिँ एउटा डिस्ट्रिक्ट हस्पिटल छ जुन चाहिँ त्यो चाहिँ माथि एसयुएमआई स्कुलदेखिको अलिक माथि छ अलिक तल छ हस्पिटल

हाम्रो गाउँदेखि चाहिँ निकै टाडो हो एक घन्टा दुई घन्टा जस्तो लाग्छ आउनु ज्यादा पनि लाग्छ होला आउनु अन्त हाम्रो गाउँतिर चाहिँ त्यही सानो सानो डिस्पिनी डिस्पिनसिरीहरू छ त्यहीँतिर सानो सानो अब बिमारहरू चाहिँ त्यहीँ हेर्छ अन्त ठुलो बिमार त अब यता कालिम्पोङ हस्पिटलै ल्याउनुपर्छ हस्पिटल एकदम राम्रो छ

हस्पिटल बिहान खुल्ला हुन्छ बेलुका पाँच बजीतिर बन्द हुन्छ अनि फर्म भर्नु फर्म भर्नु टू रुपिस लाग्छ अन्त टू रुपिसमा चाहिँ तपाईँले जे बिमार पनि देखाउनु सक्नुहुन्छ त्यही हो डक्टरहरू राम्रो हुनुहुन्छ डक्टरहरूले सब हेरिदिनुहुन्छ दबाई दबाईहरू पनि फ्रीमै पाउँछ त्यहाँ भएको जति अलिअलि चाहिँ किन्नुपर्छ त्यति नै हो